मैले त्यस्तो ठुलो मूर्तिहरू त केही गरेको छुइनँ भन्दा पनि सानै मूर्ति पनि मैले केही गरेको बनाएको त छुइनँ त्यसले गर्दाखेरि अब त्यो अनुभवहरू भयो प्रेरणा भयो त्यस्तोहरू त केही पनि छैन अब त्यो पेपरमा यसो पहिलातिर अलिअलि ड्रोइङ चाहिँ गरिन्थ्यो मूर्ति भन्दाखेरि पनि अब ड्रोइङ चाहिँ गरेको हो त्यस्तो मूर्तिहरू त्यस्तो बनाउने त त्यस्तो त गरेको छैन